यतिखेरको टाइममा त अब बाह्र घण्टा चौबिस घण्टा जस्तै दिएको छ नि बिजुली तर अब बर्खा मौसमको मौसम खराब हुँदा अब बर्खाको बेला त बिजुली लाइन काटेको काटेकै गर्छ हामी त यहाँ उयसमा बसेको मान्छे गर्मीले कहाँबाट कहाँ बस्नु के गर्नु कता जानु जस्तै हुन्छ पानीमा डुबिरहनु जस्तै हुन्छ रातभरि सुत्नु पाइँदैन दिनभरि पनि गर्मीले बस्नु सकिँदैन मच्छरले खान्छ त्यस्तै बाहिर सुत्नु पनि भित्र पस्नु सकिँदैन घर तातिएर माथि छत तातिएर छत एकतले छतमा बस्नु त गाह्रो हुँदो रहेछ साह्रो हुँदो रहेछ एकतले छत छ हाम्रो त कोही बसिनसक्नु हुन्छ कहाँबाट सास फेर्नु जस्तै हुन्छ खल खल हुन्छ नुहाएको जस्तै अहिले नुहाएर निस्क्यो फेरि नुहाइसकेको छैन त्यस्तै खल खल हुन्छ अब कति पल्ट नुहाउनु कति पल्ट के गर्नु कहाँ जानु के गर्नु त्यस्तै हुन्छ बिजुली काटेको काटेकै गर्छ लाइन काटेको काटेकै गर्छ दिँदै दिँदैन अलि अलि अलिकति पानी आयो कि लाइनै काट्छ अलिकति हावा आयो कि लाइनै काट्छ लाइन काटेको काटेकै हुन्छ हामीलाई त धेरै गाह्रो हुन्छ यहाँ त बस्नुलाई कस्तो साह्रो छ बर्खामा यो गर्मी महिनामा त बस्नु साह्रो हुन्छ धेरै नै साह्रो धेरै नै गाह्रो हुन्छ बस्नुलाई ए नबसौँ भने कहाँ जानु आफ्नो घर छोडेर म त कहाँ जानु जस्तै लाग्छ गर्मी महिना त नआइदिए पनि हुन्छ जस्तो लाग्छ गर्मीले बसिनसक्नु हुन्छ त्यही माथि एकतले छत छत तातिएर बेलुका भए पछि झन् बाफ उठ्छ घर भित्र त्यही माथि लाइन काट्छ नभए इन्भर्टर पनि छैन त्यही फेनको उयसमा बस्नु पर्ने फेन पनि नचल्दा फेन पनि नचल्दाखेरि त कहाँ जानु के गर्नु हुन्छ लाइन काटेको काटेकै फोन चार्ज पनि हुँदैन यता पङ्खा पनि चलाउनु सकिँदैन इन्भर्टरहरू छैन धेरै गाह्रो पर्छ धेरै साह्रो छ धेरै गाह्रो छ यहाँ त बस्नुलाई